हेलो हजुर ए हजुर हाम्रो सेलहरू चलिरहेको छ त कुर्थामा जुत्तामा ब्यागमा हाम्रो तपाईँको कुर्था दुई हजारदेखि पाँच हजारसम्म पाउनुहुन्छ जुत्ताहरू पनि त्यस्तै एक हजारदेखि चार हजारहरूसम्म ए हजुर अहिले त्यो दसैँको टाइम चल्दैछ कि अझै दिवालीहरू पनि छ हो अन्त अहिले अब नवरात्री स्टार्ट हुँदैछ त्यसै कारणले अलिक महँगो भएको छ नि हाम्रो बिहान दस बजीदेखि बेलुकाको छ बजीसम्म हजुर आउनुहोस् न